हेलो हजुर हो त भन्नुहोस् न के थियो होला ए हजुर

ए यहाँ स्टे गर्नुको लागि भन्नुभएको होला है ए के भन्छ यहाँनिर ठिकै छ अब होम टाउन ए के भन्छ टाउनमै छ हो यो एकदम मेरो होटल अन्त तपाईँलाई ट्याक्सीहरूको पनि केही प्रब्लम हुँदैन यहाँबाट एकदम सजिलोसँग पाइहाल्नु हुन्छ अन्त बसेर तपाईँ यहाँ लोकल प्लेसेसहरू घुम्नुहुन्छ भने चाहिँ हाम्रोबाट नै त्यो तपाईँको जुन चाहिँ फेयर काटिन्छ एकोमोडेसनहरू पनि हामी फ्रीमै दिन्छौँ अन्त जुन चाहिँ ओ ओभर अल फेयरमै तपाईँको काटिन्छ यता लोकल प्लेसेसहरू पनि घुम्न चाहनुहुन्छ भने तपाईँ तर तपाईँले पहिल्यै भन्नु चाहिँ पऱ्यो कहाँ कहाँ जानुहुन्छ र कति दिनको प्याकेज हो भनेर हजुर ए हजुर त्यसको लागि नसुर्ताउनु होस् न तपाईँले हामी यतैबाट गरिदिई हाल्छौँ कि तर तपाईँले पहिल्यै चाहिँ भन्नुपर्यो कति कति दिनको लागि हो भनेर फ्यासिलिटिसहरू चाहिँ पाउनुहुन्छ ट्याक्सीहरूदेखि लिएर सबै यहीँबाट रुमहरू पनि राम्रै छ हजुर हजुर हजुर हुन्छ सात दिनको फेयर चाहिँ तपाईँको टेन थाउजन्डमा चाहिँ सबै एकोमोडेसनहरूदेखि लिएर ट्याक्सी फेयरहरू सबै नै त्यसमा इनक्ल्युड हुन्छ रुमहरू चाहिँ तपाईँ कत्तिजना आउनुहुन्छ तपाईँहरू ए पाँचजनाको लागि कतिवटा रुम चाहिएको होला तिनवटा अरे हजुर तिनवटा अभाएलेबलै हुन्छ डबल बेड भएको छ हजुर हजुर डबल बेड वालै छ तपाईँलाई सेपरेट चाहियो भने सिङ्गल बेड वाला पनि छ हजुर एकदम त्यसको लागि सुर्ताउनु पर्दैन सफै छ हाम्रो बाथरुमहरूदेखि लिएर एकोमेडेसनहरू पनि एकदमै राम्रो छ हुन्छ त्यसो भए कहिले आउनुहुन्छ होला ए नाइन्टिनमा हुन्छ त्यसो भए तपाईँको लागि सेभेन डेसको लागि मैले प्रि बुक्ड गरिदिएँ नि त ल ए हुन्छ एकपल्ट तपाईँ भयो भने कन्फर्मेसन